पौडी खेल्दाखेरि चोटपटक त लाग्छ तर त्योबाट बाच्ने उपायहरू पनि छ जस्तै हामी खोलामा खेल्दाखेरि चाहिँ त्यो ढुङ्गाहरू याद गर्नुपर्यो गहिरो कतिको छ त्यो याद गर्नुपर्यो माथि माथिबाट हामफाल्नु भएन किनभने मुनि कस्तो खालको ढुङ्गा छ कसरी ढुङ्गा बसेको छ त्यो कुरा हामी थाह हुँदैन गहिरोतिर ढुङ्गाको चेपचेप पौडी खेल्नु भएन कोही बेला हाम्रो जिउ अड्किन्छ त्यहाँबाट हामी निस्किनु सकेनौँ भने त अब खेलामा मर्नु पनि सक्छ हामी पौडी खेल्दा खेल्दै है र स्विमिङ पुलतिर चाहिँ उनीहरूको हुन्छ अलरेडी त्यहाँनिर किट हुन्छ जस्तै अब ट्युबहरू हुन्छ लाइभ्स ज्याकेटहरू हुन्छ त्यस्तो युज गर्नुसकिन्छ चस्मा त्यो नाकमा पनि लगाउने पाउँछ त्यस्तो लगाउन सकिन्छ तर खोलामा चाहिँ ढुङ्गाबाट जोगिनुपर्यो र गहिरोमा बेसी जानु भएन अनि माथिबाट चाहिँ हामफाल्नु भएन